मलाई चाहिँ हिँडेर घुम्नु जानु इच्छा छ मलाई चाहिँ उयो हिउँ खेलाउनु हिउँ परेको ठाउँ हेर्नु जानु इच्छा छ अब यो पोहोर साल लाभामा हिउँ पऱ्यो भनेको सुनेको थिएँ जानु पाइन अबो यो विन्टरमा चाहिँ भयो भने र पऱ्यो भनेको सुने भने चैँ जानु इच्छा छ